हेलो भाइ तपाई तपाईँहरूको यो ट्राभेल एरि एजेन्सी हैन तपाईँहरूको ड्राइभरले त फोनै उठाएन हाम्रो हामीले त हिजै हामीले बु बुक गरेको थियौँ गाडी किन अहिलेसम्म आएन हामी सबैजना परिवारहरू घुम्नु जानुको लागि तयारी भएर सबै बसिरहेका छौँ छिटै गएर छिटै फर्किऔँ भनेर बसेको फोन गर्दा पनि यो ड्राइभरले फोनै उठाउँदैन किन धोका दिने विचार छ कि क्या हो कि पहिल्यै भन्नुपर्छ आउँदिन भनेर अर्को गाडी गर्ने थियौँ हामी यस्तो धोका दिनु त हुँदैन हुँदैन भने हुँदैन भन्दिनु अहिले पनि टाइम छ हुँदैन भने हुँदैन भन्दिनु हामी अर्कै गाडी गर्छौँ